खा ज हामी घरमा सामान्य खानाहरू त हामी बनाइरहेको हुन्छौँ जस्तै आ सातजना आठजना यस्तोहरूको लागि तर कोही कोही बेला चाहिँ हाम्रो घरमा चाहिँ मेरो हस्ब्यान्डले चाहिँ मूर्ति बनाउनुहुन्छ र के रे उहाँ चाहिँ एकदम व्यस्त हुनुहुन्छ घरमा र उहाँ कतै जानुहुँदैन घरमै जति पनि अर्डरहरू आउँछ हाम्रो घरमै आउँछ र खा के रे घरमा आएको गेस्टहरूलाई चाहिँ हामीले खानाहरू बनाउनुपर्छ र कोही बेला चाहिँ यति साह्रो मान्छे आएको हुन्छ कि बिसजना पच्चिसजना तिसजना समेतलाई हामीले घरमा खानाहरू बनाउनुपर्छ र अब त्यत्रो टाढोबाट आएको मानिसहरूलाई गेस्टहरूलाई अब कसरी नखुवाई पठाउने भनेर चाहिँ हामी घरमा खानाहरू बनाइदिन्छु उहाँहरूको लागि र बिहा भयो यस्तो पूजा कार्य यस्तो के के मरौ परौ सबैमा त हामी बनाउँछौँ नै खाना प्रायः बिहाहरूतिर त केटाहरूले नै बनाउँछ तर पूजाहरूतिर भयो यस्तो घरमा सानोतिनो कार्यहरू चाहिँ हामी केटीहरूले पनि गर्छौँ र के रे हामी चाहिँ यहाँनिर पूजाहरूमा खिचडीहरू बनाउने काम जस्तै नभने पनि पचास साठी जनालाई त हामी बनाउँछौँ यति त हामी सक्छौँ गर्नु र त्योभन्दा बेसी बनाउनुपर्यो भने चाहिँ केटाहरूले नै बनाउँछ र के रे भर्खरै हाम्रो बहिनीको ऊ यो बिहा भएको थियो र त्यसमा पनि अब काम गर्नेहरू पेन्डल लाउने यस्तो के के कामहरू गर्नेहरू नभनेको नि तिस चालिसजना मानिसहरूलाई चाहिँ हामीले बनाएर दियौँ खाना सक्छौँ त्यतिलाई चाहिँ बनाउन हामी जस्तै सब्जी दाल भातहरू त अब नर्मलै हो यति त बनाएर दिनुसक्छौँ र त्योभन्दा बेसी चाहिँ हामी सक्दैनौँ र सामान्य खानाहरू त हामी घरमा पनि बनाइनै राखेको हुन्छौँ र धेरै बनाउँदाखेरि चाहिँ अलिकिति हामीलाई दुई तिनजना हेल्परहरू चाहिँ चाहिन्छ र अब त्यति चाहिँ हामी गर्नु सक्छौँ र हाम्रो घरमा त प्रायः बेसी नै नभनेको नि दस पन्ध्रजना यो त नोर्मल हो यति त मान्छे भई नै रहन्छ र बाहिरबाट पनि थुप्रै आउँछ मान्छेहरू उनीहरूलाई पनि हामी बनाएर दिनुपर्छ कोही बेला आसामबाट आउँछ कोई बेला दार्जिलिङ कोई बेला जलपाई ए दार्जिलिङ भयो के रे सिक्किमबाट आउँछ गेङ्टोकबाट कालिम्पोङबाट अनि त यता डुअर्सबाट नि आउँछ सबै मानिसहरूलाई चाहिँ हामीले खानाहरू बनाएर दिनुपर्छ र उनीहरूलाई चिया पानी खाजा खानाहरू सबै बनाएर हामीले दिनुपर्छ